फेसबुक इन्सटाग्राम ट्युटरबाट आएको न्युजहरू चाहिँ म मलाई विश्वास लाग्दैन किनभने फेक पनि हुनसक्छ र हाम्रो परिवारमा यस्तो न्युजहरू चाहिँ कसैले पनि हेर्दैन